सर्वप्रथम माछा मार्ने पेसाबारे मैले अघि पनि बताइसकेको छु यो हाम्रो समुदायमा या त हाम्रो दार्जिलिङ क्षेत्रमा कसैको पनि यो पेसा भनेर देखा परेको छैन र कसैले पनि माछा मार्नुलाई चाहिँ पेसाकै रूपमा लिएर र त्यसबाट त्यो माछा मारेर नै जीविका उपार्जन गर्नुपर्छ भन्ने कुरा सोचिरहेको छैन यसैले गर्दाखेरि यो मेरो पनि माछा मार्नु चाहिँ रहर मात्रै हो तर कुनै प्रकारको यो पेसा होइन यसले गर्दाखेरि भावी पुस्तालाई यो पेसामा फँसोस् या नफँसोस् भन्ने विषयमा चाहिँ अब म त्यति धेरै बताउनु सक्दिनँ जस्तो मलाई लाग्छ